हजुर मैले मेरो घरमा दिउँसोको खानामा दाल भात सब्जी पकाएर म मेरो परिवारको साथमा खानु चाहन्छु र प्रत्येक कुरोमा प्रत्येक दिन म दिउँसो चाहिँ मेरो कुनै कुरो खानामा चाहिँ असुविधा नहोस् र म टाइम टेबलमा खानु पाउनु भने म आफैले नै मेरो मन भित्रैले पकाएर खाना सब्जी भात पकाएर खुसी साथमा परिवारको साथमा खाना खाऊँ भन्ने म यहाँ चाहन्छु र बेलुकाको टाइममा चाहिँ म मेरो आफ्नो परिवारसँग नै एउटा उनीहरूको सर सल्लाहमा नै एउटा राति चाहिँ एकदम कुनै कुरो भारी मात्रामा नखाऔँ र रोटी सब्जी बनाएर दाल रोटी सब्जी बनाएर चाहिँ बेलुका चाहिँ हलका नै हामी खाने गर्छौँ भनेर चाहिँ हामी यो मेरो परिवारसित सर सल्लाह गरेर नै एकदम यो हामी जानकारी दिन्छौँ कुनै कुरो असुविधा खानामा कुनै कुरो हामीलाई दिउँसो र बेलुका भएपछि हामीलाई दिउँसोलाई अलिकति हामीले माथि खानामा खायौँ भने पनि बेलुका चाहिँ हामीले कुनै बेला रोटी कुनै बेला चाहिँ एउटा मासु भात पकाएर खाने हामी गर्छौँ